हेलो ए बैनी तपाईँको फुलको नर्सरी छ भनेको सुनेको थिएँ त ए मलाई पनि अलिलि फुलहरू लिनु थियो कि मेरो चाहिँ दोकान छ नि त फुलको अनि त कसरी के दामहरू अलिकति फोनमै कुरा गरौँ न है म आउँछु पनि मि मिल्यो भने दाम चाहिँ कि अनि त अहिले चल्दो आहिले ऊ यो चाहिँ मलाई आलिकति गोदावरी हो अनि त सयपत्रीहरूको चाहिएको थियो अहिले चल्ती ऊ यसमा चाहिँ हो अरू त्यो भित्र सजावट गर्ने खालके अर्नामेन्ट टाइपकोहरू पनि छ होला नि तपाईँसँग ए गोदावरी चाहिँ कसरी ऊ यो ट्रेको हिसाबमा गरेर दिनुहुन्छ कि अब एउटा ट्रेमा कसैले पाँच सयवटा राखेको हुन्छ कसैले दुई सय हो तपाईँले चाहिँ त्यो गोटा गन्ती गरेर दिनुहुन्छ कि कस्तो हिसाबमा दिनुहुन्छ ए गोटाको कसरी पर्छ कोनि ए दस रुपियाँ त हामीलाई अलिकति पोसाएन किनभने ऊ यसमै मार्केट ऊ यसमै पनि दस रुपियाँकै लाइदिनुपर्छ हामीले कस्टमरलाई नै हो अनि त त्यहाँदेखि फेरि अब नर्सरीबाट ल्याएपछि कतिवटा मर्छ कति दिन राख्नुपर्छ अनि त हामीलाई चाहिँ अलिकति ऊ यसमा दिनु आठ रुपियाँसम्ममा दिनुभयो भने चाहिँ हामीलाई पोसाउने थियो हो अब दोकान हो म पहिला तपाईँकोबाट हजार पिसै ल्याऊँ एकतालमा हजार पिस चाहिँ म उठाउँछु उठाउँछु हैन हजार पिस उठाएपछि त्यहाँदेखि फेरि अर्कोपालि लिन्छु नि मलाई कमसे कम पनि सात आठ गरेर दिनुभयो भने चाहिँ मलाई अलिकति हुन्छ किनभने त्यो प्लान्टलाई ल्याएपछि फेरि मेडिकेसनहरू पनि गर्नुपर्छ है अनि त गोदावरी कस्तो खालको छ ऊ यो चाहिँ कम यो ठुलो साइजमा सानो साइज सबै साइजको छ नि ए मलाई सबै साइजको दुई दुई सय गरेर सबै अनि त अलिकति घटिबढी गरेर भोलि मलाई हजार पिस पठाइदिनुहोस् न ल त्यसो भए जिपे नम्बर दिनुहोस् कि म तपाईँलाई मनी चाहिँ त्यहीँनेरि ट्रान्सफर गरिदिन्छु नि ए हुन्छ थ्याङ्क यु